कालिम्पोङमा मेन समस्या भनेको चाहिँ पानीकै हो पानीकै समस्या हुन्छ हो समस्या चाहिँ अब पानी पनि अब जस्तो अब चार दिनमा तिन दिनमा बादमा आउँछ हो र धेरै अब मानिसहरूले यो पानी किनेरै खानुपर्छ अब किनेको टाइममा पनि विचरा गाडीमा आउनेहरू पनि ट्राफिकले गर्दा धेरै ढिलो हुन्छ र धेरै समस्याहरू भोग्नु परेको छ हो मेन त अब पानी नै हो अरू पनि अब त्यही मैलाकुचैलाहरू पनि अब धेरै छ अब धेरै जहाँ पायो त्यहीँ फ्याँकिदिएर अलिकति असुविधै भइरहेको छ र धेरै कुरोहरू भोग्नु परेको छ र यसको लागि त अब हामीले आफ्नो नेताहरूलाई अब सहयोग त मागिरहेका छन् तर उहाँहरूले पनि गर्नु त हुँदैछ तर अब अलिअलि गर्दै अब यसको